र अहिलेको नानीहरू चाहिँ ल्यापटप फोन कम्प्युटर त्यस्तोमै हुन्छ र खेलकुद गर्नु जान्दैन ग्राउन्ड यसो क्रिकेट फुटबलहरू केही खेल्दैन तन्दुरुस्त छैन अहिलेको नानीहरू र खेलकुदले चाहिँ हामीलाई तन्दुरुस्त बनाउँछ र फोनहरू खेलाउनु चाहिँ धेरै हानिकारक हो अहिलेको नानीहरूलाई

खेलकुदले चाहिँ हामीलाई तन्दुरुस्त बनाउनु साथै हामीलाई फिट राख्छ